अब कृषिको लागि हाइहतियारहरू चाहिन्छ काँटा फरुवा हँसिया अब खन्नुको लागि चाहियो काँटा अब जोत्ने ठाउँमा ट्र्याक्टरले जोत्छ मै मैदानमा ट्र्याक्टरले जोतिहाल्छ खन्ने ठाउँमा काँटा फरुवा चाहिन्छ अब सोहोर्ने ठाउँतिर उयो सिकल चाहिन्छ छुरी चाहिन्छ खु काट्ने ठाउँमा खुकुरी चाहिन्छ अब यस्तोहरू सामानहरू चाहिन्छ अनि अब उयो ढुङ्गाहरू निकाल्नु पर्यो भने ढुङ्गाहरू फुटाउनु पर्यो भने अब हम्मर पनि चाहियो रम्मा पनि चाहियो हौ त्यस्तोहरू चाहिन्छ बेल्चा चाहियो माटो फ्याँक्ने ठाउँमा बेल्चा चाहिन्छ अरू ढुङ्गा फुटाउने ठाउँमा हम्मर चाहिन्छ अनि अब ढुङ्गा निकाल्ने ठाउँमा रम्मा चाहिन्छ त्यसरी अब कति ठाउँमा पानी लगाउनुपर्यो भने पानीको पाइप चाहिन्छ पाइप लगाउनु पर्यो पानीको लागि